भारतमा कतिवटा हस्पिटलहरू राम्रो छ कतिवटा हस्पिटलहरू पुरा तक्लिफ हुन्छ है सामानहरू छैन कतिवटा चिजहरू छैन चेकअपहरू गर्न डक्टरहरू पनि आउँदैन कतिवटा हस्पिटलमा है अब भन्नु नै हो भने हाम्रै दार्जिलिङ हस्पिटलतिर है अब केही साह्रो बिमारहरू भयो भने त्यस्तो मसिनहरू हुँदैन केही कुरा हुँदैन डक्टरहरू आउँदैन टाइममा साह्रो हुन्छ तल सिलगढी भेल्लोरतिर लानुपर्छ प्लान्टेजतिर है महँगो महँगो हस्पिटलतिर लानुपर्छ हाम्रै गभर्मेन्ट हस्पिटलमा त्यस्तै अब राम्रो चिजहरू आएर डक्टरहरू टाइममै आइदिएर सबै कुरो राम्रो गरिदिने भए हाम्रै गभर्मेन्ट हस्पिटलमा मिडल क्लास फ्यामिलीहरूलाई हाम्रो है जति गरिबदुःखीहरू हुनुहुन्छ सबैजनालाई राम्रो हुन्छ अन्तखेरि त्यही हो भन्नुपर्ने कुरा मेरो है सबै सुविधा होस् हाम्रो गभर्मेन्ट हस्पिटलमा आइदियोस् त्यस्तो कुरा सिलगडी लानै न पर्छ भन्ने नहोस् है हाम्रो गरिबदुःखीलाई पनि साह्रो पर्छ है त्यही हो अन्त कोविडको टाइममा चाहिँ मेरो उयो चाहिँ कस्तो भयो भने चाहिँ अब एकाअर्कासँग नबोल्ने आफ्नै फ्यामिलीसँग पनि टाढिने है छ मिटर दुरी राख्नैपर्ने थियो हुनुपर्थ्यो है अन्त एक ड रुममै डल्लो परेर बसिरहनु पर्ने अब हाम्रो एक एक्लै हो अब आफ्नै फ्यामिलीसँग पनि टाढिएको फिल भयो मलाई चाहिँ है अब खाना खाँदाखेरि पनि छेउमै नबस्नुपर्ने अब घोप्टे घोप्टिएको फोनमै हेरिरहनु पर्ने एक्लै बसिरहनुपर्ने अब एउटा फ्यामिली भएपछि त अब एउटा सँगै बसेर खाने सँगै बसेर सुत्ने हो नि त अनि त्यस्तो थिएन नि त कोविडको टाइममा चाहिँ अनि बिजोग थियो अब टाइमै हाम्रो खै त्यस्तो भएर होला है कोविडको टाइममा मजा आउँथिएन खाँदा पनि एक्लै बस्दा पनि एक्लै टोयलेट जाँदा पनि एक्लै त्यस्तो थियो सुविधै थिएन हौ उयो कोविडको टाइममा चाहिँ साह्रो पुरा दुःख उयो बित्यो गेम खेलेरै बित्यो भनौँ न प्रायः चाहिँ अब रुमको रुममै डल्लो परेर सुत्यो बस्यो खायो त्यही थियो कोविडको टाइममा